ट्रेनको चाहिँ वर्णन गर्नुपर्दा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ट्रेनको चाहिँ जम्मा चौबिसवटा कोचहरू हुन्छ तर कतिवटा ट्रेनमा चाहिँ चौबिस नहुनु पनि सक्छ कम्ती हुनु पनि सक्छ ट्रेनको इन्जिन कस्तो हुन्छ भने चाहिँ त्यो चाहिँ एकदमै शक्तिशाली हुन्छ जसले चाहिँ अब त्यो चौबिसवटा कोचलाई चाहिँ सजिलैसँग तान्नसक्छ अनि ट्रेनको त्यो एउटा कोचमा चाहिँ बहत्तरवटा सिटहरू हुन्छ अन्त ट्रेनभित्र चाहिँ हो हल्ला पनि पुरा हुन्छ किनभने अब पुरा मान्छेहरू ट्र्याभेलहरू गर्दैगरेको हुन्छ र त्यहाँ ट्रेनमा चाहिँ अरू बाहिरबाट बेच्नुहरू पनि के के सामग्रीहरू बेच्नु खानेकुराहरू बेच्नु मान्छेहरू पनि आएको हुन्छ मेरो चाहिँ ट्रेनको फर्स्ट एक्सपिरियन्स चाहिँ कलकत्ता जाँदा थियो एनजेपी स्टेसनदेखि चाहिँ स्यालदह स्टेसनसम्म गएको थिएँ र पुरा मान्छेहरू भेटेको थिएँ मैले र के के बेच्ने मान्छेहरू पनि आउँथ्यो त्यो ट्रेनमा र मैले निकै सामग्रीहरू पनि किनेको थिएँ